नेपाली भाषा चाहिँ अब हामीले घरमै आमा बाबादेखि नै सिक्यौँ सानो नानीहरू हुँदाखेरि नै देखि नै आमा बाबाले बोलेको सुनेर सिक्यौँ अनि स्कुल हालिदिनु भयो स्कुलमा पनि हामी नेपाली पढ्थ्यौँ अ आ क ख देखि हामीलाई अक्षरहरू सबै सिकाउनु भयो शब्द अर्थहरू सबै सिकाउनु भयो र त्यसरी नै हामीले नेपाली भाषा सिक्नु चाहिँ हामीलाई सहज भयो अनि नेपाली भाषा पनि एकदम राम्रो लाग्छ